मेरो कुकिङ हबीलाई चाहिँ पेसा बनाउनु मन थियो होइन तर अन्त तर सबैभन्दा अब पहिला फेमिली सपोर्ट पनि हो होइन मैले मेरो बुढालाई भनेँ उसले पनि खोल्नु भन्दै भन्यो मेरो दिदी बहिनीलाई मैले सोधेँ उनीहरूले पनि खोल्नु भन्यो तर अब अहिले मेरोमा त्यस्तो अब पैसा छैन त्यही भएर म अहिले अहिले मैले सोच्दै खालि छु होइन पछ् अब पछि पछिबाट चाहिँ अब मेरोमा पैसा अब अलिक भयो भने चाहिँ म त्यही उयै खोल्छु रेस्टुरेन्टै खोल्छु भनेर सोचेको छु